मलाई मन पर्ने चलचित्र चाहिँ ए मेरो हजुर फोर हो किनभने यो मुभीको क्वालिटी अनि क्वालिटी पनि राम्रो छ अनि एक्टरहरू पनि राम्रो छ राम्रो एक्टिङ गर्नुहुन्छ अनि भ्यूहरू पनि राम्रो छ राम्रो राम्रो जग्गामा सुटिङ गर्नुभएको छ गीत पनि राम्रो छ अनि डान्सहरू एक्टिङहरू पनि राम्रो छ